निर्वाचनको क्रममा मैले निर्वाचित गरेको व्यक्तिले चाहिँ सकरात्मक कार्य गर्छ वा गर्दैन भनी मलाई दोधार हुने गर्छ अनि अर्को चाहिँ घण्टौसम्म लहरमा उभिएर आफ्नो पालो कुर्नु जस्तो समस्या धेरै अप्ठ्यारो लाग्छ